पानी फिल्टर गर्न शुद्ध पार्न घरेलु उपाय छन् कसरी भने रुमाल पाइपमा बाँधेर मजाले थाप्यो अनि थापे पछि त्यसलाई बस्तारीसँगले तारिनु दिनु पर्छ मजाले माटोहरू त्यसको मैलाहरू फेदमा बसे पछि त्यसलाई मजाले फेरि भाँडामा खनाएर मजाले उमाल्यो उमालेर चाहिँ फेरि सेलायो सेलाएर त्यसलाई उयो तिर हाल्नु पर्छ म चाहिँ माटोको भाँडामा हालेर नानीहरूले चिसो पानी खानु खोज्दाखेरि चाहिँ अब कोही बेला सर्दी जरोहरू आएको बेलामा पनि चिसो खानु मन लाग्यो भन्छन र उमालेर मजाले सेलाएर फेरि त्यसलाई तारेर अनि माटोको भाँडामा हाली राखिदिन्छु अनि चिसो हुन्छ त्यसले अन्त त्यो बेलाबेला दिन्छु अनि अर्को कुरो फिल्टर पनि छ फिल्टर गरेर खानु भनेर त्यसमा पनि उमालेर मजाले सेलाएर नै त्यसलाई फेरि हालेर त्यसरी नै हामी खाँन्छौँ अर्को कुरा फेरि मनमा गएर मजाले जाली रुमालहरू बाँधेर पनि हुन्छ पातला खालको तर जाली जस्तो कस्तो खाले भने तुल हुन्छ नि मजाले छिर्ने मोटो कपडाले त छिर्दैन पानी फेरि जाम हुन्छ अनि पातला कपडा लागेर मजाले मुहानको उसमा बाँध्यो भने पनि हुन्छ बोतलहरू छेँडेर पनि हुन्छ त्यो घरेलु उपाय त्यही हो शुद्ध हुन्छ त्यो पानी कतिवटा कुरा त्यसमा राम्रो पनि हुन्छ उमालेर बेस्ट चाहिँ सेलाएर मजाले निथारहरू फेदमा रहन्छ अनि बिस्तारी जुनै उयेसमा हाल्दा पनि हुन्छ माटोको भाँडामा हाल्दा पनि भयो फिल्टर गरेर फिल्टरमै हालेर मजाले फेरि फिल्टर हुन्छ त्यसरी खाँदा चाहिँ त्यसले असर पनि गर्दैन आफूलाई पनि नानीहरूलाई पनि सबै परिवारलाई आउने जाने पाहुनापात जसलाई पनि त्यही गरेर दिन्छु हाम्रोमा चाहिँ काँचो पानी प्राय हामी खाँदैनौँ पनि त्यसलाई उयो पनि गर्दैनौँ घरेलु उपाय त्यही छ अब अरू त के छ र नानीहरूलाई त्यसरी नै सिकाउनु पर्छ यसरी खाउ है नानी हो चिसो पानी डाइरेक्ट चाहिँ नखानु है भनेर सधैँ म भन्छु